मलाई मन पर्ने आर्टिस्ट त अहिलेसम्म मैले रोजेको छैन जानेको पनि छैन म आफै आफै सिकेर आफै आर्टिस्ट भइरहेको छु मैले धेरैवटा आर्ट्सहरू गरिरहेको छु मैले जसमा कि पेन्सिल आर्ट्सहरू मैले धेरैजनाको मैले आर्ट्सहरू गरेर बनाएको छु मैले यस्तै पेन्टिङ थ्री डी पेन्टिङहरू वाल पेन्टिङमा मैले गरेर धेरै मैले फोटोहरू पनि खिचिसकेको छु यस्तै प्रकारले म डिजाइनिङ आन्ट आर्टिस्ट पनि हुँ र धेरै प्रकारको मैले आर्ट्सहरू गरिसकेको छु